आज भारतमा सबभन्दा महत्त्वपूर्ण चुनौतीहरू मध्येमा एक चाहिँ के थियो भने अब कतै टाडोतिर हामी गइहाल्नु पऱ्यो भने पैसाहरू पुरा बोकेर गोजीमा बोकेर जानु हामीलाई चुनौतीपूर्ण नै हुन्थ्यो किनभने कसैले एट्याक गरिहाल्छ कि भन्ने डर कतै झरिहाल्छ कि कतै हराइहाल्छ कि भन्ने डर हुन्थ्यो तर अहिले घरी चाहिँ भारत सरकारले क्यास लेस इन्डिया बनाउँछु अब डिजिटल बनाउँछु भनेर जुन प्रण गरेको थियो त्यो आज अहिलेसम्म मा परिणत भएर आएको छ भनौँ किनभने अब हामी कतै पनि जाँदाखेरि गोजीभरि पैसाहरू बोकेर हिँड्नु पर्दैन गुगल पे पेटिएम जताबाट पनि हामीले क्या पे गर्नु सकिहाल्छौँ त्यसले गर्दाखेरि चाहिँ अहिले धेरै नै चुनौतीपूर्ण यो समस्याहरू चाहिँ समाधान भइसकेको छ जस्तो लाग्छ